हेलो ए खै त हौ यहाँको त है आम्मामा रोडहरू कति बर्षवादमा आएको म दार्जिलिङ होइन म त म त कस्तो लागेको थियो अब निकै चेन्जेस भयो होला भनेर सोचेको त आ जैसे थे त्यो भन्दा पनि अझै उपडफापड भइसकेछ त हौ है त्यही त अब अहिले त अन्त सब पोलिटिकल पार्टीहरू छ यता त्यता जिटिए चल्दैछ यस्तो त्यस्तो काम याँ म्युनिसिपालिटीहरू छ त्यस्तोहरूले त अलिकति यो अरूभन्दा पनि अब दार्जिलिङमा एउटा टुरिस्ट आउने जग्गा हो त्यल्ले गर्दा यो बाटोको त अलिकति भए पनि गर्नु पर्ने हो नि त हौ होइन भाइ हजुर हजुर हजुर त्यही त म त अब पहिला पहिला आउँदाखेरि त अब पहिला त अब बरू यो भन्दा राम्रो थियो अहिले त झन आम्मामामा खत्तम खत्तम खत्तम भएछ म हिजो पनि त्यहाँ रक गार्डन गएको थिएँ आम्मामामा रक गार्डन त त्यो उकालोको बाटो त आम्मामामा पुरै घिस्रिने भइसकेको रहेछ त्यही त मेन मेन लाइन हाइवे भन्छ हाइवेको हालत त्यस्तो बि बिचमा गड्डा ठुल्ठुलो गड्डा ट्राफिक जाम त्यस्तै अँ तपाईँहरू ड्राइभर मान्छेहरूलाई झन साह्रो पर्छ होला है डेली हिँडेर हामी कोही कोही बेला आउँदा त यस्तो हुन्छ हो त्यही त अब बाटो त जग्गा जग्गा ठुलो छ अनि गाडी रखिदिइहाल्छ त्यस्तो स्थिति छ अब ठुलो गाडीहरू राखिदिएर बाटो त ठुलो भएको र नभएको के बेनिफिटै छैन हजुर हजुर हुन्छ हुन्छ